नेपाली भाषा मेरो मातृभाषा हो मलाई मेरो भाषा मन पर्छ नेपाली भाषाको शब्दहरू मन पर्छ हाम्रो भाषामा यस्तो यस्तो शब्दहरू छ जो अरू भाषामा अनुवाद हुन सक्दैन जस्तै प्लित्त चिप्लनु जुरुक्क उठ्नु थ्याच्च बस्नु ङिचिक्क हाँस्नु यस्तो शब्दहरूले अरू भाषालाई यस्तो शब्दहरू अरू भाषामा हुँदैन अनि यसले हाम्रो भाषा भाषालाई सुन्दर बनाएको छ हाम्रो भाषामा थुप्रै तुक्काहरू छ जस्तै बाँदरको पुच्छर लौरो न हतियार खाने मुखलाई जुङ्गाले छेक्दैन र यो तुक्काहरूले हाम्रो भाषालाई सुन्दर बनाएको छ